म मेरो भविष्यको लागि एउटा स्टेबल करियरको खोजीमा छु जसमा मैले धेरै कमाउन सकिनँ भने पनि मैले आफ्नो निड्सहरू आफ्नो निसेसिटीहरू चाहिँ एटलिस्ट त्यति चाहिँ मैले पुरा गर्नु सकोस् त्यो जबले चाहिँ मलाई त्यस्तो जबको खाँचो छ मलाई धेरै कमउनु पनि छैन तर म जति कमाउँछु त्यतिले चाहिँ मलाई पर्याप्तमा चाहिँ पुगोस्